मैले अस्ति एउटा इन्भिक्टाको घडी किनेको थिएँ हेर्नुमा चाहिँ एकदमै राम्रो थियो त्यो हप्ता दिन जस्तो मात्रै भइरहेको छ त्यो चाहिँ खासमा पल्स रेटले चल्छ भन्दैथियो तर त्यो चाहिँ चल्दैन रहेछ खासमा त्यो चाहिँ त्यसको भित्र एउटा फङ्सन हुँदो रहेछ त्यो चाहिँ जब मेरो बडी एक्टिभिटिज जब हुन्छ हातहरू यताउता हल्लिँदा मात्रै त्यो चाहिँ खासमा अटोमेटिकली चार्जिङ हुँदोरहेछ तर मैले यसलाई लगाइनँ भने यो अटोमेटिकली स्टप हुन्छ अन्त त्यसले गर्दाखेरि मलाई यसको डिसएडभान्टेज चाहिँ मनपरेन के मनपरेन भन्दाखेरि चाहिँ यो घडी चाहिँ लगाएन पछि यो आफै स्टप भइहाल्छ फेरि बार बार त्यो टाइम मिलाइरनु पर्ने समस्या अहिले आइपरिरहेको छ